म चाहिँ बाल्यकालमा चाहिँ मेरो आमा बाबाहरूसँग सबसँग मिलेर चाहिँ ए पिकनिक गएको थियौँ होइन मिरिक मिरिकमा चाहिँ अब त्यहाँनेर चाहिँ अब झिलहरू छ है अनि त्यहाँदेखिको त्यहाँनेर घोडाहरू होइन त्यहाँ झिलमा बसेर अब झिलमा अब माछाहरू हेर्यौँ है अनि त्यहाँनेर अब घोडा छ घोडामा चढेर हामीले अब ट्राभल गर्यौँ होइन हिँड्यौँ अन्त प्लस फोटोसुटहरू गर्यौँ त्यहाँ बसेर खानाहरू खायौँ मिरिकमा अब त्यहाँको वेद वेदरहरू चाहिँ एकदम चिसो है राम्रो रमाइलो लाग्दो होइन मलाई चाहिँ पुरा राम्रो लागेको थियो है त्यहाँ जाँदाखेरि चाहिँ अब त्यो अब पलहरूको चाहिँ म चाहिँ अब अहिले पनि भुल्नु सक्दिनँ